हाम्रो पश्चिम बङ्गालको चाहिँ प्रमुख खेल चाहिँ हो फुटबल भलिबल क्रिकेट अन्त फुटबल भलिबल क्रिकेट हो अन्त हामीले गाउँ गाउँम खेल्छु यो फुटबल भलिबल क्रिकेट हामीले मजाले खेल्छु इन्जोई गर्छु फुटबल यसको फ्री टाइममा स्पोर्टहरू खेलेको चाहिँ खेलेको राम्रो हो जुन चाहिँ भलिबल खेल्छु दिउँसो भलिबल अन्त बेलुका फुटबल त्यस्तो गरी हामी खेल्छौँ